हेलो हजुर भन्नुहोस् हजुरको के सेवा गर्नुसक्छु हजुर छ त तपाईँलाई ए तपाईँ कहाँबाट बोल्नुभएको ए हजुर हजुर भन्नुहोस् हजुर छ पाउँछ तपाईँलाई कतिसम्म कति रेन्जको चाहिएको तपाईँलाई कतिसम्मको चाहिँ हजुर हुन्छ पाउँछ

कहिलेतिर सम्म तपाईँलाई चाहिएको अब तपाईँको अगाडि नै तपाईँले भनी राख्नुभएको छ भने अब तपाईँलाई कुन रेन्जको चाहिएको होइन र अब अगाडि भन्नुभएको छ भने चाहिँ तपाईँलाई त्यो तपाईँ आउने दिनमा त्यो तयार हुन्छ ए हजुर हजुर हुन्छ कोही हुन्छ पाँच तारिकभित्रमा भइहाल्छ तपाईँ अब तपाईँले कस्तो सिस्टममा चाहनुहुन्छ तपाईँ ल्याउनु आउनुहुन्छ भने पनि ठिकै छ नत्र भने तपाईँ ल्याउनु आउनु सक्नुहुन्न भने होम डेलिभेरी पनि हुन्छ त्यसको व्यवस्था पनि छ हजुर तपाईँले केही मात्रामा एड्भान्स गरिदिइराख्नुभयो भने त्यो चाहिँ उत्तम हुन्छ तपाईँको मिनिमम थाउज्यान्ड रुपिस गर्नुपर्छ पन्ध्र सोह्र हजार रेन्जको चाहिँ हजुर हुन्छ आउनुहोस् एकदमै राम्रो राम्रो तपाईँले कुन अब कलरमा चाहिन्छ तपाईँलाई होइन र कुन अब साइजको चाहिन्छ त्यो चाहिँ तपाईँले अगाडि भन्नुपर्छ र त्यति भयो भने हामी त्यो कलर र साइजमा हामी गरिदिइहाल्छौँ ए हजुर हजुर भइहाल्छ भइहाल्छ हजुर हुन्छ हुन्छ तपाईँ था थाउज्यान्डदेखि माथि जति पनि गर्नु सक्नुहुन्छ एड्भान्स तपाईँले अब तपाईँको एउटा इच्छाअनुसार होइन एड्भान्स गर्नु भयोपछि तपाईँलाई होम डेलिभेरी हो भने नि हामी होम डेलिभेरीकै व्यवस्था गर्छौँ हजुर हजुर फुल तपाईँले फुल पेमेन्ट गर्नुहुँदैछ अगाडि नै भने तपाईँलाई केही मात्रामा डिसकाउन्ट पनि मिल्नुसक्छ यो त्यो पनि व्यवस्था छ हाम्रो दोकानमा त्यसमा तपाईँले अब कुन प्रकारले जस्तै फुल सिक्सटिन थाउज्यान्डको तपाईँले फुल पेमेन्ट गर्नुहुँदैछ भने त्यसमा टु पर्सेन्ट गरेर डिस्काउन्ट हुन्छ हाम्रो हजुर हजुर होइन हाम्रो जस्तै सिक्सटिन थाउज्यान्ड त फुल एकदम त्यो प्रोपर दाम हो होइन त्योभन्दा मुनि डिस एकदमै घट्दैन तर पनि तपाईँले अगाडि अग्रिम त्यसरी पेमेन्ट गर्नुहुन्छ भने चाहिँ तपाईँलाई टु पर्सेन पर्सेन्ट गरेर डिसकाउन्ट मिल्छ हजुर त्यसमा तपाईँको होम हजुर त्यो त्यसको सबै व्यवस्था हुन्छ हुन्छ हुन्छ तपाईँ आउनुहोस् न है आउनुहोस् तपाईँ तपाईँलाई स्वागत छ हुन्छ